हेलो ए तपाईँ त्यो दुध ल्याउने बोल्नु भएको हो हजुर तपाईँले दुधहरू कस्तो बेच्नु भएको हौ कस्तो अलिक मेरो घरमा त यहाँ त नानी बिमार भयो कि कस्तो बेच्नु भएको थियो हौ होइन होइन दुध पनि अलिक पत्ला पत्ला भएको छ हो एक दुई दिनदेखि होइन तपाईँ यसो हेर्नुहोस् हो नानी पनि बिमार भइरहेको छ यहाँ दुई तिन दिन यहाँ ज्वरो छातपात भएर नानी यहाँ टेन्सन लागिरहेको छ तपाईँले अब अब अब हामी त कस्टमर हो रेगुलर कस्टमर तपाईँले अलिक मज्जाले बेच्नु पर्ने हो त्यस्तो त गर्नु हुँदैन नि होइन होइन त्यो दुध त्यो त्यो दुध बासी भएको हो अब ल्याएको एकछिनमा नै दुध उमाल्ने बित्तिकै फाट्यो हो त्यो दुधले अन्त त्यही भएर चाहिँ केही पनि खाँदैन कहाँ त्यस्तो नानीहरूले त्यस्तो बाहिरको चिजहरू नै खाँदैन हो त्यो अगाडिदेखि बिमार भएको थियो तर जुन दिन तपाईँले दिनुभएको थियो नि त्यसको भोलिपल्ट त्यो उमालेँ अन्त मलाई चाहिँ त्यही त्यही भएर मलाई सक लाग्यो नि त त्यही भएर तपाईँलाई भनेको यसो हेर्नुहोस् अब हजुर हजुर हजुर त्यो दिइनँ कि त्यो दिइनँ कि तपाईँ बुझ्नुहोस् कि मलाई दुतध नै लाग्दैछ किनभने दुधै त खान्छ अब नानीहरूले अब त्यहाँ फा फाटेर दुध दिइनँ तर हिजो अस्ति त दिएँ नि त मैले अन्त तपाईँले मज्जाले मज्जाले तपाईँले अलिक दुधहरू अलिक मज्जाले हेरेर उमालेर अब मुसाहरू पो पसेको छ कि त्यस्तो पो बेच्नु हुन्छ कि तपाईँले यसो आफ्नै घरकै मान्छे सम्झेर मज्जाले बेच्नु पऱ्यो नि दिइनँ मैले त्यो फाटेको दुध चाहिँ कसले चाहिँ दिन्छ भन्नुहोस् त तपाईँ मैले फाटेको दुध दिइनँ भन्दैछु तपाईँले कस्तो कुरा बुझ्नु नभएको अन्त त्यही भएर चाहिँ त्यही भएर चाहिँ यसो हेरिदिनुहोस् दुधहरू छोपिकन राखिदिनुहोस् हेर्नुहोस् हामी पनि यहाँ कही छैन त्यही भएर तपाईँकोबाट लिन्छौँ हो अबदेखि त लिँदिन पनि हो अलिक तपाईँले यस्तो रुड बिहेभ गर्नु भयो अन्त त्यही भएर हुन्छ हुन्छ थ्याङ्कयू